मैले एउटा पारम्परिक तवर तरिकाले चित्रहरू बनाएको धेरै नै भयो एउटा पुरानो ढाँचामा बनाएको नक्साहरू त्यसमा गर्ने तरिका पनि पुरानै चित्र पनि को त्यो विषय वस्तु पनि पुरानै र त्यसको आकर्षण पनि पुरानै भएकोले गर्दा अब चित्र चित्र नै हो तर अहिले नयाँ प्रविधिद्वारा देखा पर्ने चित्रहरू एकदमै आकर्षक छन् त्यसगरी नयाँ चित्रहरू बनाउँदाखेरि कति कलाकारहरूले कति आर्टिस्टहरूले प्रविधिहरको प्रयोग गर गर्छ त्यो मैले सुनेको पनि थिँए देखेको पनि थिएँ तर प्रयोग चाहिँ कसरी हुँदोरहेछ भन्ने मलाई चाहिँ अलिकति जान्ने इच्छा लागेर यो ग्राफिक डिजाइनिङमा जसरी हामीले अब चित्र बनाउँछौँ त्यसरी नै चित्र बनायो तर त्यसलाई सुधार गर्नमा अझै यसलाई आकर्षक बनाउनमा चाहिँ ग्राफिक डिजाइनिङले चाहिँ एकदमै राम्रो काम गर्दो रहेछ त्यो सुधारेको ठाउँमा त्यो सुधारेको चित्र हेर्दा ग्राफिक डिजाइन बा मार्फत गरेको कामहरू देख्दाखेरि आफैलाई छक्क पर्दो रहेछ छक्क लाग्दो रहेछ यसै कारण यो अहिले निक्लेको आधुनिक प्रविधिहरूले चाहिँ यो चित्रहरूलाई अझ सुधार्ने एउटा राम्रो एउटा बाटो दिएको रहेछ अनि विशेषगरी चित्रकारहरूलाई नयाँ प्रविधि अपनाउनु पर्ने चाहिँ एउटा जरूरी रहेछ किनभने अब चित्रकारी अहिले परम्पारिक पुरानो ढाँचामा चित्र गरिँदैन नयाँ प्रविधिहरू प्रयोग गरेर चित्र गरिन्छ चित्र बनाइन्छ त्यसैले गर्दाखेरि यो नयाँ प्रविधिहरू चाहिँ अनलाइनबाट जतिसक्दो हामीले अनलाइनबाट प्रयोग गर्छौँ त्यो एकदमै उपयोगी लाग्यो